हेलो हजुर म तपाईँ सप अनर बोल्नुभएको ए म यहाँ के कलकत्ताबाट म के हरे उयो घुम्दै आएको टुरिस्ट हो कि घुम्दै आएको तपाईँको यहाँ सोध्नु पर्ने थियो कति कुराहरू कति आइटम्सहरूको उयो सोध्नु भनेर यो उयो वेशभुषाहरूको बारेमा सोधौँ भनेर नि कतिको रहेछ के रहेछ भनेर ए ए हजुर हुन्त अब मलाई हुनु त अब मेरो उयो पनि छ फेमिलीहरू पनि छ कि अब सबै अब हेरौँ न सबैजनाले आफ्नो आफ्नो हेरेर लाउँछ होला नि रेट चाहिँ कतिको छ होला अब कति दि कतिसम्म छ रेट ए

ए हजुर ए ए हजुर

ए अन्त ए मलाई चाहिँ त्यो टिबेटियन नत्र त्यो लेप्चाहरूको उयो नेपालीहरूको उयो पनि चाहिन्छ हुनु त अब त्यहाँ मेरो नानीहरू पनि छ कि ढाका साडीहरू नानीहरू छ हो दौरा सुरुवाल पनि भन्दोरहेछ नि हो त्योहरू पनि अब ट्राई गर्छु भनेर भन्दै थियो कि नानीहरूले ए हजुर हजुर ए हुन् ए ए हुन्छ हुन्छ म सोध्छु नि ल म फोन गरेर बुझ्छु गर्छु नि कल म ल ल